मेरो नाम मन्जु तामाङ्ग हो म चाहिँ साठी वर्ष पुगेको र म स्कुलमा प्राइमेरीमा टिचर काम गर्दै थिएँ म रिटायर्ड भएँ रिटायर भएँ र अहिले म घरमै छु मेरो घर चाहिँ कालिम्पोङको सिट फार्म भन्ने जग्गामा छ र म अहिले त्यहीँनिरै बसिरहेको छु मेरो एउटा छोरी एउटा छोरा छ मेरो श्रिमान छ मेरो दुईजना दिदीहरू छन् हामी सबै जोइन्ट फेली फ्यामेली मिलेर बसेका छौँ